खेलकुदले खेलकुदले मानिसलाई शारीरिक र मानसिक मानसिक स्वास्थ्यमा धेरै योगदान पुऱ्याएको छ कसरी भने मानिसहरू अब खेलकुद गर्दाखेरि अब उहाँहरूको शरीरहरू हात खुट्टा घुँडा सबै अब एक्सासाइज हुन्छ र उहाँहरूले एकछिनको लागि भए पनि अनि त्यो मानसिक अवस्थाहरू अब त्यो सोच्ने उयोसहरूबाट चाहिँ उनीहरूले छुट्कारा पाउँछ र उनीहरू सधैँ खुसी हुन्छन् र उनीहरू त्यो खुसीले नै धेरै स्वस्थ्यमा योगदान पुऱ्याइराखेको छ